मैले खान त मलाई खाना बनाउन मजा लाग्छ खाना बनाउँदा म इन्जोय पनि गर्छु होइन अन्त अब हाम्रो त अब गाउँघरमा बसे पछि त अब धेरै मान्छेहरू अब समाजमा बिहा चाडबाड हाम्रो के केहरू मनाइन्छ होइन त्यसको लागि त अब हामीले अब खानाहरू बनाउनु पर्यो धेरै मात्रमा मान्छेहरू आउँछ अब मान्छेहरू खाना दिन्छ मिठो मिठो खाना मासु भात दाल के के अब सानो सानो मिठाईहरू के के अब जुसहरू सबै बनाउनु हुन्छ अब जुसहरू अब सबै खानाहरू मात्रमा बनाउनु हुन्छ होइन त्यसको लागि त मैले त कुकिङ त गरेको छु त्यसमा चाहिँ अब राम्रो लाग्छ मलाई होइन पकाउनु भएको अब मैले मैले पकाएको अब मेनली चाहिँ के के मन पर्छ भन्दाखेरि चाहिँ आलुदम मन पर्छ होइन अन्त आलुदम बनाउन चाहिँ मलाई एकदम मजा लाग्छ अन्त अब त्यो खाना बनाउँदा चाहिँ आफूले एक्लै इन्जोय गर्छु घरमा घरमा त हाम्रो धेरै फ्यामिलीहरू हुनु हुन्छ होइन त्यसमा अब मैले इन्जोय गर्छु त्यसमा अब दस पन्ध्रजना हुन्छ त्यो थुप्रै हो नि त दस पन्ध्रजना भनेको अन्त धेरै मान्छेको लागि पनि मैले बनाएको छु अब धेरै मान्छेले मलाई एप्रिसिएट गर्छ कुकिङ गर भनेर होइन खाना बनाउन मलाई मजा लाग्छ अहिले अन्त धेरै मान्छेहरूले अब खानाहरू खाइदिन्छ मैले बनाइदिएको चाडपर्व हामी त अब नेपाली नेपाली भए पछि अब सबै चाड मनाउँछ दसैँ तिहार भाइटिका होइन अब यस्तो के अरे यो भाइदाजुहरू अन्त राखीहरू के केहरू मनाउँछ अन्त हामी वर्षमा एउटा चाडबाड त मानउँछै मनाउँछ होइन रमाइलोपन गर्छ सबै परिवारहरूको अब मेम्बरहरू सबै भेला भएर अब राम्रो एउटा राम्रो उयो गर्छ होइन राम्रो छ त्यस्तो खाले अब इन्जोयमेन्ट गर्छौँ हामीले राम्रो छ अन्त त्यसको त्यति बेला अब दाजु भाइहरूको लागि अब भाइदुज हुँदाखेरि ता खानापिना बनाउनु पर्यो त्यतिखेर अब भाइहरूलाई त्यतिकै पठाउनु भएन खानाहरू दिनु पर्यो होइन अन्त त्यो खाना वाना गर्दा अब खाना मात्रै होइन के केहरू बनाएकोमा अनि दाजुहरूलाई टिका लगाइदिनु पर्यो होइन हो त्यसमा अलि अलि पैसा त आउँछ होइन अब कम्ती मात्रमा तर मेरो चाहिँ दा बेसी दाजु भाइहरू चाहिँ छैन अब दुइजना छ त्यही दुइजनालाई म मजाले लगाइदिन्छु होइन भाइ भाइटिका चाहिँ अन्त गाउँघरमा चाहिँ बेसी अब बर्थ डे पार्टीहरूतिर धेरै हुन्छ नि त खाना बनाउनु पर्ने अब खाना बनाउनु भन्दा चाहिँ मजा लाग्छ होइन हामी इन्जोय गर्छु खाना बनाउन मैले बेसिकली खाना बनाउन चाहिँ आफ्नो दिदीकोबाट सिकेको मैले कसैले पनि सिकाएको होइन दिदीकोबाट मैले सिकेको भन्दा अब त्यसले म त्यसले पकाएको हेरिबस्थेँ अन्त मैले त्यहीँ सिकेको अन्त अन्त अन्त आमा आमाले चाहिँ सिकाउनु भएन मलाई भात त मैले आफैँ बनाउन सिकेँ अन्त ग्यासमा चाहिँ मलाई पहिला डर लाग्थ्यो अहिले त बानी भयो होइन अहिले त निकै ठुलो भयो अहिले त अब आफ्नो परिवार थाम्ने भइसक्यो आमा बाउहरूको लागि त्यो त राम्रो खुसी लाग्छ अब मैले केही न केही गर्न सिकेँ एउटा भोलि पर्सि एउटा गरेर खान खान सक्छु भन्ने चाहिँ एउटा खुट्टामा उभिसकेको छु अन्त राम्रो लाग्छ अब जे पनि भयो होइन ठुलो भएर अब यस्तो काम त गर्नै पर्ने रहेछ सानोमा चाहिँ मलाई यस्तो लाग्थ्यो कि अब खाना बनाउन सक्दिनँ टाइपको अब अहिले चाहिँ बानी भइसक्यो निकै नै होइन अब खुसी छु अब मैले इन्जोय गर्छु खाना बनाउँदा होइन अब त्यो अवस्थामा चाहिँ अब मलाई कस्तो खाले एक्सपिरियन्स रह्यो भन्दाखेरि चाहिँ नि अब मलाई एक्सपिरियन्स चाहिँ म भन्न सक्दिनँ एक्सपिरियन्स चाहिँ अब राम्रो नै छ अहिलेसम्म अनि खाना बनाउँदाखेरि चाहिँ म्युजिक सुन्यो भने चाहिँ एकदम मिठो अत्यन्तै खुसी पाउँछ त्यस्तो खाले त्यस्तो खाले रिलेटेड हुन्छ अन्त खानाको खानाको निम्ति चाहिँ मलाई अब बनाउन चाहिँ अब सबै आउँछ प्रायः तर अब के चाहिँ मलाई मन पर्छ अब एउटा आलुदम भयो अनि एउटा मासु मन पर्छ अनि आमाले बनाएको चाहिँ मलाई चाहिँ मलाई धेरै मात्रामा चाउमिन मन पर्छ चाउमिन चाहिँ आमाले एकदम मिठो बनाउनु हुन्छ मलाई धेरै मन पर्छ आमाले बनाउनु भएको होइन अन्त राम्रो राम्रो लाग्छ अब मैले अब मैले अब आमा आमाले बनाएको अब सानैदेखि त आमाले बनाएको खाने बानी हो तर अब अहिले त अब ठुलो भएर त आफूले बनाएर खाने बानी तर पनि अब मैले भन्दा मिठो चाहिँ अब मेरो दिदीले बनाएको मन पर्छ होइन आमा बाउले भन्दाखेरि पनि अब दिदीले मालई धेरै हेल्प गरेको हुन्छ नि त अब खाना पहिला चाहिँ मैले खाना बनाउन धेरै अल्छी गर्थेँ अन्त अहिले चाहिँ अब धेरै मात्रमा मजाले सिकिसकेको छु अहिले त मलाई इजी लाग्छ अहिले त मलाई खुसी लाग्छ राम्रो पढेँ होइन राम्रो गरेँ अनि राम्रो भन्नु हुन्छ अब कोही कोही बेला घरमा एप्रिसिएट गर्छ क्या तैँले राम्रो बनाइस् राम्रो बना अब राम्रो बनाइस् भन्छ राम्रो नबनाएको बेलामा चाहिँ अब हल्का गालीहरू गर्नु हुन्छ होइन तर अब अहिले चाहिँ त्यस्तो खाले गर्दैन अब पहिला त सानोमा त गर्नु हुन्थ्यो किनकि छोरी मान्छे भएर होइन एउटा भोलि पर्सि फ्यामिली सम्हाल्नु पर्छ खाना बनाउनु पर्छ भन्ने खाले अन्त अहिले चाहिँ त्यसो भन्नु हुँदैन राम्रै ट्रिट गर्नु हुन्छ राम्रै भन्नु हुन्छ राम्रो एप्रिसिएट गर्नु हुन्छ राम्रो गरिस् होइन अब भोलि पर्सि अब केही केही गर् पछि गर् गएर अब हामीले होटेल मेनेजमेन्टहरूतिर गर्दा भयो होइन त्यसको लागि त्यही होस्टेलिटीहरू के के फेसिलिटीहरू आउँदा चाहिँ त्यो अपुर्चुनिटीहरू पाउँदाखेरि चाहिँ नगुमाउ भनेर भन्नु हुन्छ अब त्यो अपर्चुनिटी गुमा गुमायो भने चाहिँ अब राम्रो होइन भन्ने खाले चाहिँ त्यस्तो खाले छ अब त्यही भएर म चाहिँ एकदम इन्जोय गर्छु खाना बनाउँदाखेरि चाहिँ अब मलाई एकदम खुसी लाग्छ आनन्द लाग्छ मलाई आफैँ गर्व लाग्छ मैले खाना बनाउन चाहिँ अब मजाले सिकेँ भनेर त्यत्रोजनालाई खाना बनाउन चाहिँ मलाई केही जस्तो लाग्दैन जे सुकै चाडबाड आवोस् जे सुकै भएस् मलाई इन्जोय गर्छु म खाना बनाउँदाखेरि चाहिँ